हामी मानिस जहिले पनि आफ्नो मूलसँग जोडिन चाहन्छ भन्ने जुन यो स्टेटमेन एकदमै सही हो है किनकि आफ्नो मूल भनेको अब मूल नै हुन्छ नि त हाम्रो बाजे बराजु पूर्खालीहरू भनेपछि अब सोधे पछि हाम्रो उनीहरू आउँछ है उनीहरूको सन्तान चाहिँ हामी हो नि त उनीहरू चाहिँ एउटा एउटा मेन अब खम्बा जस्तो होइन र उनीहरूको सम्झनामा चाहिँ विशेष गरी अब हामी चाहिँ एउटा क्रिस्चियन भएको नाताले चाहिँ दुई तारिक नोभेम्बरको दिन चाहिँ हामी अल सोल्स डे भन्ने चाहिँ मनाउने गर्छौँ त्यो दिन है त्यो त्यो दिन दुई तारिक नोभेम्बरको दिन चाहिँ जुन चाहिँ हाम्रो जति पनि बितेर जानुभएका हाम्रो मूल पूर्खौलीहरू छ बाजे बोजूहरू जोहरू चाहिँ यो संसारमा हुनुहुन्न उहाँहरूलाई याद गरेर चाहिँ हामीले त्यो दिन मनाउने गर्छौँ र अब हामी चाहिँ एज विइङ अ क्रिस्चयन चाहिँ है त्यो दिन है प्रार्थनाहरू गरेर सेवाहरू गरेर चाहिँ उहाँहरूलाई चाहिँ सम्झना गरेर उहाँहरूको आत्माहरू अझै पनि यदि होइन राम्रो जग्गामा उनीहरूले ठाउँ पाएको छैन भने चाहिँ राम्रो जग्गामा पुगोस होइन आफ्नो जग्गा पाओस् भनेर हामी त्यो दिन चाहिँ उनीहरूको लागि प्रार्थना गर्दै हामी चाहिँ त्यो दिन उहाँहरूलाई वर्षै पिछे दुई नोभेम्बरको दिन चाहिँ सम्झने गर्छौँ